गायकहरले मेनली गीतहरू गाउँदाखेरि चाहिँ मेन उनीहरूले गर्ने गल्ती चाहिँ के हो भने उनीहरूले हाई नोट र लो नोटमा गाउने कुराहरूमा चाहिँ उनीहरूले कोही बेला हाई नोटलाई चाहिँ एकदमै मिडियम नोटमा गाइपठाउँदछ र लो नोटलाई एकदमै उनीहरूले उठाउनै नसक्ने कुराहरू हुन्छ र गायकहरूले मेनली गीत गाउँदाखेरि चाहिँ उनीहरूले नोटको ध्यानहरू हाई नोट लो नोट मिडियम नोटको ध्यान चाहिँ एकदमै राख्नु पर्दछ